मेरो बाल्यपनको सबैभन्दा सुन्दर यादहरू तपाईँलाई भन्नु पर्दा चाहिँ मेरो ठुलो बुवा जब मसँग हुनुहुन्थ्यो म सायद सात आठ वर्षको थिएँ होला त्यो समय उहाँले मलाई धेरै सिलगढी सहरमा धेरै घुमाउनु लानु हुन्थ्यो मेरो साथीहरूको बाँसबाट कोही बेला खेल्दा खेल्दै अचानक बोलाएर मलाई लानुहुन्थ्यो सुटुक्कै र लगेर मिठाई दोकानहरू त्यहाँ सिलगढीमा भएको राम्रो राम्रो मिठाई दोकानहरूमा धेरै मिठाई खुवाउनु हुन्थ्यो मिठाई सिङ्गाडा खुवाउनु हुन्थ्यो उहाँले सधैँ मलाई धेरै माया गर्नुहुन्थ्यो उहाँको त्यो मायाको भावना मेरो मनमा सधैँ त्यो सँगै नै बस्ने गर्थ्यो त्यो समय त्यो भावना ममा आउँदा धेरै खुसी लाग्थ्यो धेरै त्यो मायाको र ममताको त म ममता त हुन म मा आमाहरूको मात्र हुन्छ भनिन्छ है तर अब मलाई चाहिँ मेरो ठुलो बुवाको पनि आमा जस्तो नै माया गर्नुहुन्थ्यो मलाई र आमाको माया पाएँको जस्तो नै मलाई मेरो मनमा लाग्थ्यो मलाई र वाँले सधैँ मलाई धेरै राम्रो गर्नु भएको थियो र ठुलो भए पनि धेरै ठुलो भएर पनि म धेरै टाडिएको थिएँ अलिक ठुलो हुँदै गएर र पछाडि म ठुलो भएर एकपटक उहाँकोमा गएको थिएँ र त्यो समय उहाँले मलाई अब अचानक आफ्नो पर्सबाट एकदमै लुकाएको लुकाएर एउटा फोटो मेरो आफ्नो सानोको फोटो देखाउनु भयो त्यो देख्दा मेरो मन नै धेरै फुटेर आयो मेरो सबैभन्दा सुन्दर यादहरू यदि मैले भन्न परे सबै मायाको पलहरू नै थियो